मलाई संसारको सबभन्दा ठुलो ठाउँ है जानु मन पर्ने ठाउँको नाम चाहिँ युएसए हो जहाँ चाहिँ मलाई एकदम जाने इच्छा छ जाने इच्छा छ अनि त्यहाँ गएर चाहिँ त्यहाँको अनुभवहरू त्यहाँको वातावरण र त्यहाँको मानिसहरू कस्तो हुन्छ है त्यहाँको कल्चरहरू सबै एकदम हेर्नु चाहिँ मलाई इच्छा छ है अनि अब युएसए भन्दा त अब एकदम ठुलो देश हो है त्यहाँ घुमेर पनि घुमी सक्दैन तर अब एउटा जाने इच्छा चाहिँ हो तर अब जानु पाउने छ कि छैन है भाग्यले साथ दियो भने जानु सक्ला र एक पल्ट चाहिँ गएर चाहिँ घुमेर आउने चाहिँ एकदम मेरो ठुलो इच्छा चाहिँ छ